कालिम्पोङ जिल्लाका मानिसहरूले आफ्नो जीवन धान्नका निम्ति विभिन्न पेसाहरू अप्नाएको देख्छौँ पढेलेखेका जवानहरू अथवा दसौँ श्रेणी बाह्रौँ श्रेणी उत्तीर्ण गरेर उनीहरू कतिजना युवाहरू अथवा युवतीहरू आर्मी अथवा पुलिसमा भर्ना भएको देख्छौँ पाउँछौँ हामी अनि त्यसका साथै कति कतिजनाहरू ग्रेजुएसन पास गरेर स्नातक पास गरेर अनि बिएड गरेर स्कुलमा काम गरेको पाउँछौँ अथवा एमए बिएड गरेर स्कुलमा पढाएको पनि देख्छौँ पढाउनेहरू पनि पाउँछौँ अनि त्यसका साथै एमए गरेर पिएचडी गरेर अथवा त्यसको साथै नेट उत्तीर्ण गरेर कलेजमा पनि पढाउनेहरू हामी देख्छौँ अनि कोही कोहीहरू पढेर पनि काम नपाउनेहरू व्यवसायमा लागेको हामी पनि पाउँछौँ पढ्न देख्न पाउँछौँ अनि व्यवसायको साथ साथमा उनीहरू कतिपयहरू कन्ट्र्याक्टर पनि देख्छौँ व्यवसायका साथसाथै कन्ट्र्याक्टर पनि देख्छौँ अनि अहिले घडी कतिजना सिभिक पुलिसमा पनि छन् कतिजना विभिन्न विभागमा अथवा भनौँ बिडियो अफिसमा पञ्चायतमा हस्पिटलमा अथवा सरकारी नौकरीमा लागेको हामी देख्नपाउँछौँ अनि धेरैजसो कम्ती पढेकाहरू भनौँ उनीहरू चियाबारीमा श्रमिकहरू छन् अनि कतिजना अलिकति पढेकाहरू त्यही चियाबारीका बगान बाबु म्यानेजर अथवा क्लर्क क्लरिकल पोस्टहरूमा काम गरेको हामी देख्छौँ पाउँछौँ र यसले चाहिँ के बुझाउँछ भन्दाखेरि कतिजना मानिसहरू चाहिँ यसबाहेक कतिजना मानिसहरू चाहिँ खेतीकिसान गरेको पनि हामी देख्छौँ सागसब्जी रोपेर अनि कतिले फुलहरू रोपेर अनि कतिले दोकानपाट गरेर पनि जीविका चलाएको हामी देख्छौँ र यसो हुँदाखेरि यस जिल्लाका मानिसहरूले भिन्न भिन्नै भिन्न भिन्नै प्रकारको पेसाहरू अप्नाएको देख्छौँ जीवन उपार्जन गरी जीवन उपार्जन गर्नाको निम्ति विभिन्न प्रकारको पेसाहरू अप्नाएको हामी देख्नपाउँछौँ र कतिले ड्राइभर पनि हामी देख्नपाउँछौँ विभिन्न अन्य अन्य कामहरू पनि हामी गरेको देख्नपाउँछौँ र यसले चाहिँ के गर्छ के बुझिन्छ भन्दाखेरि यसले चाहिँ एउटा जिल्लाको अ अर्थतन्त्रमा ठुलो सहायता पुगेको हामी देख्छौँ अनि जिल्ला अनि जिल्लाका जिल्लाका जीवनशैली नै यसले ठुलो प्रभावित भएको हामी देख्छौँ अथवा कतिजना फरेन पनि गएको हामी पढ्न प देख्नपाउँछौँ